प्रार्थना र उपासनाबारेको विषयमा भन्नुपर्दा त अब लामो हुन्छ होला तपाईँलाई सर्टमा भन्दैछु म हो प्रार्थना भनेको कुरो चाहिँ जुनै पनि धर्मस्थलमा जुनै पनि धर्मले प्रार्थना भनेको कुरो मैले चाहिँ अब हरेक कुरोहरू समस्याहरूलाई चाहिँ हटाइदिन्छ उपासनाको उपासनाको गरेको विषयमा चाहिँ अब है अब उपासना भनेको चाहिँ केही नखाई दिनभरि जस जसले आफ्नो आफ्नो भगवानलाई भोका पेट बसेर उपासनामा रहेको हुन्छ है त्यसो गर्नाले चाहिँ हाम्रो जीवनमा चाहिँ एउटा जीवन आफ्नै व्यक्तिगत जीवनमा मात्रै होइन परिवारको जीवनमा समाजमा मण्डलीमा एउटा हर्षित ल्याउँदछ आनन्द ल्याउँदछ होइन शान्ति ल्याउँछ र एउटा आफूले आफूलाई एउटा शान्ति एउटा नम्र अनि एउटा स्वास्थ्य एउटा हर्षित अनि एउटा आनन्द भन्ने आफ्नो कुरो आफ्नो चिजमा केही नभए तापनि आफूलाई एउटा साँचो र एउटा आनन्द भनेको फिल गराइरहन्छ होइन प्रार्थना र उपासनाबारेको कुरो चाहिँ यो नै हो